हेलो सुन्नुहुँदैछ हजुर तपाईँ टुरिस्ट गाइडबाट बोल्नुभएको हो ए म चाहिँ सिक्किमबाट बोलेको कि अनि तपाईँले टुरिस्टहरूलाई गाइड गर्नुहुन्छ भनेर चाहिँ मलाई मेरो साथीले एकजना साथीले नम्बर दिएको थियो कि अन्त तपाईँलाई एल अन्त तपाईँलाई सानो रिक्वेस्ट थियो एउटा हामीलाई हाम्रो चाहिँ ग्रुप डान ग्रुपहरू चाहिँ वहाँ घुम्नु आउँदैछ नि त अन्त कालिम्पोङ घुम्नु आउँदैछ अनि चाहिँ अब हामीलाई त त्यहाँको जग्गामा त त्यस्तो डिटेल्स त थाहा छैन अन्त हाम्रो चाहिँ आई थिन्क यस्तै नौ दसजना छ मेम्बरहरू है ग्रुपमा अन्त हामी चाहिँ हाइ स्कुल गर्दैछ हामी स्टुडेन्सहरू हो है अन्त हामीलाई चाहिँ अब त्यो जग्गा घुम्नु चाहिँ धेरै इच्छा थियो अनि हामी ग्रुप बनाएर चाहिँ आउँदैछ अन्त तपाईँले यसो गाइड गरिदियो भनेर चाहिँ अब हामी यही मन्थको एन्डतिर आउँछ होला हजुर हजुर सबै बुकिङहरू सबै गरेर घुमेर हजुर हजुर साथीसाथी ग्रुपै छ हजुर हजुर रिजनेबलमै हजुर हाम्रो म्याक्सिमम तिन दिन चाहिँ हामीले प्लान गरेको छ है आएर अब बसेर जाने तिन दिन चाहिँ हामी त्यहाँ त्यो ठाउँमा बस्छौँ हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर रेन्टै गर्नुपर्छ हो सबै गाडीहरू हजुर हजुर हजुर

डिस्काउन्टहरू मिल्दैन त्योभन्दा अलिक कम्ती हजुर हजुर तपाईँ फुडिङ लजिङहरू चाहिँ अलग्गै तिर्नुपऱ्यो तपाईँको चाहिँ एट थाउजन है

हुन्छ हुन्छ हुन्छ हजुर ए हुन्छ हजुर हजुर भन्नुहोस् न ए हुन्छ हुन्छ यही नम्बरमा कल गरिदिनुहोस् न ल म साथीहरूलाई पनि भन्छु पाँच दिनसम्म इक्सटेन्ट गरेर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क्यु हुन्छ हुन्छ